यदि हामी लामो बाइकिङ यात्रा वा भ्रमणका लागि काहीँ जाँदैछौँ भने हामी रात त्यसको अगाडिको रातिदेखि नै उथुल पुथुल गरिरहन्छौँ जस्तै हामी सामानहरू खोज्छौँ सामानहरू के के खोज्छौँ भन्दा खानेकुरा खानेकुरामा आयो भुटेको मकै

त्यस्तैहरू अनि हामी गगल्स बोक्छौँ गगल्स हेल्मेट चेस्ट गार्ड जुत्ताहरू लुगा टेन्ट अनि एकजना साथी पनि खोज्छौँ जसले चाहिँ हामीलाई टर्न दिन्छ बाइक कुदाउने पालो दिन्छ हामी मकै झ्यालमुरीहरू बनाएर पनि बोक्छौँ खाँदै पनि हिँड्छौँ पानी चिया बोकेर लान्छौँ होटेल खोज्छौँ त्यहाँ पुगेर विश्राम गर्नलाई टेन्ट बोक्छौँ जहाँनेर रात पर्छ त्यहीँ सुत्छौँ

साथीहरू पनि धेरै खोज्छौँ तिन चारजाना जस्तो मात्रै पनि होइन दस बिसजना पनि यदि उनीहरूकोमा गाडी नत्र बाइक जस्ता केही सुविधा छ भने उनीहरूले पनि त्यस्तै भुटेको मकैहरू बोक्छ चाना झालमुरी